पारम्परिक अवसरमा नाच्दा मानिसहरूलाई दौरा सुरुवाल ढाकाको साडी चौबन्दी चोलो लगाएर लुगा लाउने लुगा लाग्छ र आभुषणमा छड्के तिलहरी तिलहरी कण्ठ शिरबन्दी ढुङ्ग्री बुलाकी बुलाकी जुन तारा कल्ली सबै प्रयोग हुन्छ